हलो हलो गुड मर्निङ सर हजुर म रिचा मिस बोलेको नि सर हजुर सर यो पर्सिको रिपब्लिक डेको सेलेब्रेसनको लागि प्लानहरू के कस्तो थियो सर बुझ्नु थियो नि हजुर

हजुर हजुर ए हजुर सर त्यो क्लास टेनको ला लाई हामीले त्यो डान्स भनेको थियो नि त्यो गराउनु त सर ए हजुर सर मलाई नानीहरूले पोएम पनि सब्मिट गरिरहेका थिए कि त्यसलाई रिसाइटेसन पनि त्यही दिन गराउँदा हुन्छ होला नि ए हजुर हजुर सर सर भनेपछि म यो डेकोरेसनको लागि त मैले अर्को सरलाई भनिराखेको छु हो क्षितिज सरलाई भनेको थिएँ तपाईँको चाहिँ के मेरो रोल चाहिँ के थियो तपाईँको चाहिँ सायद स्टेज डेकोरेसनहरूमै छ होला

तिरङ तिरङ्गाकै नि हजुर म रेशमा म्यामलाई कलरको लागि कलरहरूको लागि भनिदिन्छु कि नानीकोमा छ सबै ऊ योहरू डिटेल्सहरू यो डेकोरेसनको समानको चाहिँ म्यामले लिने अरे नि त तपाईँहरू चाहिँ डेकोरेसन गर्नेमा राखेको छ भन्नुहुँदै थियो हो अनि त मैले क्लास ट्वेल्भको नानीहरूलाई पनि हेल्प गर्नु सन्डेको दिन बोलाइराखेको छु हजुर हजुर हजुर

ए हजुर हजुर एकपल्ट प्रिन्सिपल सरलाई पनि भन्नुपर्छ होला नि सर ए ए हजुर हजुर ए हुन्छ सर हुन्छ हुन्छ सर